अब सिलाई बुनाईमा है मानिस जातिहरू हामी विशेष त छोरी मान्छे है सानैदेखिको नै अब आमाहरूलाई देखेर हो या अरूले चलाइएको त्यो सबै है जुन सिलाई र बुनाईको त्यो सुइरोहरू छ त्यसलाई देखेर नै अब हामीले सिक्ने गर्दछौँ विशेष बुनाई है सुइटरको अब धागोले बुनेको सुइटरहरू टोपी मज्जा हामी यो पहाडी इलाकामा त झन् कति चिसो हुन्छ होइन त्यो चिसोहरूले गर्दाखेरि चाहिँ हामीले प्रायः जस्तो चाहिँ बुनेको लुगा ल लाउने गर्दछौँ र त्यो बुनेको लुगाहरूले यति न्यानो पनि दिन्छ भन्ने अब है हामी सानैदेखि त्यसको त्यो धारणा बसेको छ हाम्रो मनमा र हामी त्यो बुनेको प्रायः जस्तो लुगाहरू लाउछौँ र धेरै जसो प्रायः अब है ठुलो बडाहरू अब ठुलो आफूभन्दा ठुलो बोजू आन्टी अब जत्ति पनि हुनुहुन्छ है अहिले त अब प्र हरेक मानिस अब केटाहरूले पनि यति सारो राम्रो बुन्छ है लुगाहरू सुइटरहरू र त्यसलाई देखेर नै हामी एकदमै प्रभावित म चाहिँ अब प्रभावित भएर चाहिँ मैले चाहिँ बुनाई अब एउटा सु दुइटा सुइरोले हाम मो बुन्दछु है धागो लिएर सुइटर अब मोजा टोपीहरू ब बुन्दछु है अनि त्यो एउटा सानो छोटो मेरो व्यवसाय पनि हो है अनि मैले चाहेको मैले बुनेर मैले आफूले चाहेको आफूले लाउनु पनि सक्छु बजारमा खरिद किनेर भन्दाखेरि त आफूले जानेको छु भने त मैले त्यो बुनेर मैले लाउनु पनि त सक्छौँ र है अर्को चाहिँ के भन्दाखेरि सिलाई मसिनको सिलाई है जुन हातले बुनेको त हातले बुनेको सोइटरहरू त एकदमै राम्रो हुन्छ है अनि तेस्ले चै आबो प्रायः पर्यटकहरूले पनि आएर किनेर लाउने गर्दछ र प्लस तेस्मा चैँ अर्को मसिनले सिलाएको लुगा है मसिनले सिलाएको लुगा चाहिँ मलाई यति साह्रो सिक्न मनपरेको थियो मलाई भविष्यमा चाहिँ म सिक्नु सिक्नु चाहन्छु पनि है भविष्यको दिनहरूमा आफ्नै डिजाइन जुन मैले हातले बुनेको लुगाहरू छ र त्यस्तै प्रकारको पनि मैले मसिनले पनि त्यही प्रकारको लुगाहरू चाहिँ मैले सिलाएर लाउनु सकौँ भन्ने चाहिँ म चाहन्छु पनि र मलाई यही इच्छा र आकाङ्क्षा पनि मेरो मनमा छ